मेरो घरमा चाहिँ रडको दोकान छ ठुलो र स्कुलहरू छ रासिन दोकान छ सानो सानो दोकानहरू छ जुन चाहिँ दोकानमा सानो सामानहरू पनि पाउँछ र सानोदेखिको लेएर ठुलो दोकानहरू पनि छ र स्कुल छ साइबर दोकान छ जहाँ चाहिँ हामी मोबाइल रिचार्जहरू गर्छौँ त्यहाँ गएर फोनहरू बिग्रिएको छ भने फोनहरू ठिक गर्छौँ फोनमा पैसा हाल्छौँ र सानो सानो दोकानहरू छ हाम्रो गाउँतिर जहाँ चाहिँ हामी सामानहरू हुन्छ सामान किन्नु सक्छौँ यताउता गर्न सक्छौँ हामी गएर दोकान रडको दोकान सिमेन्टको दोकान टाइल्सको दोकान अझै बल्बहरूको दोकान इत्यादि ठुल्ठुलो रोस्टुरेन्टहरू पनि छ होटेल छ रेस्टुरेन्ट छ जहाँ गएर हामी खानु सक्छौँ बस्न सक्छौँ पार्कहरू छ खोलाहरू छ खोल्साहरू छ नाला छ जहाँ गएर जहाँ चाहिँ सानो सानो माछाहरू पानी पर्दा आउँछ त्यस्तोहरू छ र त्यहाँनिर हामी रडको दोकान ठुलोदेखिको लिएर सानो सबै किसिमको रडहरू पाइने गर्छ त्यहाँ खाने कुराको दोकान रासिनको दोकान स्कुल सानो स्कुल हाई स्कुल प्राइमरी सबै दोकानहरू छ जहाँ चाहिँ हामी